हाम्रो घाउँमा चाहिँ बेसी जस्तो गुवाको गुवा रोप्छ गुवाको खेती अन्त वर्षमा तर वर्षमा एक पल्ट फल्छ गुवा तर पनि त्यसले इनकम वर्षमा एक पल्ट इनकमहरू थुप्रै जस्तो सो उयो गर्छ स्कोर गर्छ त्यही गुवाले गर्दै कतिजनाको घरहरू घरहरू चल्छ यस्तै अब रासिन पानी अनि त्यहाँदेखिको अब उनीहरूको नानीहरूलाई स्कुलहरू पढाउनु के केहरू खाता किताब किनिदिनु पेन्सिल इरेजरहरू लुगा फाटाहरू स्कुलको युनिफर्म अब त्यस्तोहरूको लागि कति कतिजनालाई अब गुवाले गर्दा पनि सुबिस्ता हुन्छ हाम्रो गाउँमा चाहिँ बेसी भन्दा बेसी चाहिँ गुवाको गुवाको गुवा नै प्रर उयो हुन्छ गुवाको खेती गर्छ अनि अनि त्यहाँको गुवा पनि हुन्छ अनि त्यहाँको हाम्रो गाउँमा हर्दी हर्दी पनि गर्छ हर्दी प हर्दीको पनि खेती गर्छ अन्त हर्दीहरू हर्दीको खेती गर्छ अनि त्यहाँको हर्दीहरू भए पछि त्यहाँनेर अब एक दुइवटा के के अब मलहरू लगाउँछ मलहरू लगाए पछि त्यहाँनेर अब के केहरूले बार्छ बारबेर गर्छ त्यहाँनेर बारबेर गरे पछि अब जब त्यो त त्यसको समयमा त्यो उयो भइसक्छ अब त्यहाँनेर हर्दीहरू उम्रिन्छ फल्छ त्यो भइसके पछि अन्त त्यसलाई त्यहाँको हर्दीहरू त्यसको जङ्गलहरू गोड गाड पार्छ गोड गाड पारे पछि अन्त एक दुई दिन पछि त्यसलाई निकाल्छ त्यसलाई निकाले पछि अब मजाले धुन्छ ओर्छ अन्त त्यसलाई काट्छ अन्त त्यहाँको चाहिँ त्यो काटे पछि सुखाए पछि चाहिँ अन्त सुखाए पछि चाहिँ त्यहाँको त्यसलाई कतिजनाले कुट्छ कतिजनाले अब त्यतिकै त्यहाँ अब त्यहीँ मिक्सीहरू इलेक्ट्रिसिटीहरूतिर त्यसलाई अब उयो गरेर कतिजनाले त्यहाँ बजार बजारतिर लान्छ बेच्नु कतिजानाले घरमै राख्छ त्यो खानुको लागि त्यसबाट पनि इनकम हुन्छ इनकम स्कोर हुन्छ अन्त कति त्यसबाट पनि अब अलि अलि भए पनि घरमा चाहिने रासिन पानीहरू त्यसमा खर्च लाग्छ त्यसमा खर्च उयो हुन्छ अन्त अरू अरू अन्त अदुवा अदुवा पनि हुन्छ यहाँनेर हाम्रो गाउँमा अन्त अदुवा पनि त्यसरी नै उयो गर्छ अदुवाहरू बारीहरू खनखान पारेर अदुवाहरू रोप्छ त्यहाँको त्यहाँनेर पनि मलहरू के केहरू लगाउँछ त्यसलाई पनि बारबेर पार्छ अन्त बारबेर पारे पछि अनि त्यसलाई पनि अब कोही बेला पानीहरू लगाउनु जरुरत पर्छ कोही बेला के केहरू पर्छ कोही बेला अब त्यहाँ त्यहाँनेर गएर झारहरू उक्काउनु पर्छ त्यसलाई पनि निकाली सकेर निकालेर अन्त त्यहाँनेर निकालेर त्यसलाई पनि धोएर अब सफाहरू गरेर कोही बेच्नु लान्छ कोही घरमै खानुको लागि राख्छ अदुवाबाट पनि इनकम इनकम स्को स्कोर हुन्छ अन्त त्यहाँबाट पनि अरू त्यहाँबाट पनि अरू अरू गाउँ के के घरमा चाहिने सामानहरू अब उयो के केहरू र त्यहाँबाट रासिन पानीहरू त्यहाँबाट पनि हुन्छ त्यहाँबाट पनि अब त्यहाँबाट पैसा आउँछ त्यहाँबाट पनि रासिन पानीहरू किन्ने आधी पैसा भए पनि हुन्छ अन्त त्यही हो अब आधी घरमा खानु राख्छ अनि घरलाई पनि चाहिन्छ अन्त आधी चाहिँ बजारमा लगेर त्यहाँ अब दोकानमा गएर अब यति दाम भनेर मिलाएर उनीहरूले त्यहाँनेर गर्छ अनि त्यहाँको मेन चाहिँ हाम्रो गाउँमा चाहिँ गुवाको गुवा चाहिँ बेसी हुन्छ गुवाकोबाट वर्षमा एक पल्ट फले पनि इनकम चाहिँ बेसी नै स्कोर गर्छ अनि त्यहाँको चाहिँ हाम्रो गाउँमा हाम्रो गाउँमा फल फुलहरू चाहिँ के के हुन्छ भने आँप हुन्छ आँप हुन्छ लिचीहरू हुन्छ आँप पनि वर्षमा एक पल्ट फल्छ त्यसलाई पनि अब मजाले स्याहार सुसारहरू गरे पछि त्यो पनि अब राम्रोसँगले फले पछि त्यसलाई पनि अब घरमै घरमा अब त्यसको नपाक्दा हल्का त्यसलाई काट् त्यसलाई झारेर काटेर त्यसको अचार बनाएर त्यसलाई हामी बेच्नु सक्छौँ अन्त त्यहाँदेखिको गई त्यसलाई हामी घरमै खाना सक्छ अनि त्यहाँको आँप अन्त लिची लिचीलाई पनि अब राम्रोसँगले एकदम मतलब अब लिचीलाई पनि राम्रोसँगले हेरचाह गर्यो भने त्यो पनि राम्रै हुन्छ त्यो अब गाउँ घरमा अलि अलि अब कोही बेला बेसी उयो भएको छ भने कोही बेला त्यहाँनेर गाउँ घरमा त्यहाँनेर उयो ग बाँडदा हुन्छ अनि त्यहाँको त्योहरू फल्छ आँप लिचीहरू अन्त अन्त अरू चाहिँ त्यति नै हो हाम्रो गाउँमा चाहिँ राम्रोसँगले उयो हुन्छ गुवाको गुवाको खेतीहरू चाहिँ अनि त्यहाँको त्यो हो